नेपाली भाषी मानिसहरूले आफ्नो संस्कृति परम्पराको उत्सव मनाउन र सम्मान गर्न आफ्नो भाषा एकदमै सहज अनि सरल प्रकारले प्रयोग गर्छन् अथवा कतिपय मानिसहरूले है एकदमै साहित्यिक ढङ्गमा प्रयोग गर्छन् के किनभने कतिपय है सांस्कृतिक कार्यक्रमहरू भइरहेको बेला है हाम्रा कतिपय मान्ने गिन्ने जान्ने मान्छेहरू है उद्घोषकको रूपमा पनि उहाँहरू खडा भएर है आफ्नो भाषामा सांस्कृतिक कुनै पनि कार्यक्रममा है उहाँहरूले आफ्नो भाषालाई सम्मान गर्दै उहाँहरूले कतिपय साहित्यिक शब्दहरूको उच्चारण गर्दै र कतिपय जग्गामा एकदमै सरल मिठो भाषामा उहाँहरूले प्रयोग गर्ने गर्छन् है किनभने कतिपय कार्यक्रमहरूमा है यस्तो कार्यक्रमहरू हुन्छ जहाँ भाषाको सम्मान गरिन्छ जुन प्रकारले भाषा बोलिन्छ है त्यसै प्रकारले यस मानिसहरूको है जुन हाम्रो फिडब्याक पनि पाउने गर्छन् है त्यही हिसाबले भाषाको प्रयोग हुन्छ है किनभने हाम्रो भाषा भन्ने कुरा है यस्तो हो यहीँ भाषाले नै हामी चिनिने गर्छौँ है यस भाषालाई नै लिएर कति धेरै हामी सम्मानित भएका छौँ है नेपाली भाषा एकदमै एकदमै एकदमै सहज तरिकाले हामी बोल्न सक्छौँ एकदमै सहज तरिकाले हामी सिक्न सक्छौँ यसै भाषा अनुसार हामीले धेरै कुरामा हामी अघि बढ्न सक्छौँ है भाषालाई लिएर बोल्न लेख्न मात्र होइन है हामीले प्रयोग पनि गर्न सक्छौँ है किनभने भाषा सम्बन्धित कतिपय कुराहरू है हामीले साहित्यलाई लिएर पनि अघि बढ्न सक्छौँ किनभने हाम्रो भाषामा साहित्यको एकदमै ठुलो हात छ है जुन साहित्यद्वारा हामीले हाम्रो भाषालाई एउटा उत्थान लेभलमा हामीले लान सक्छौँ कतिपय धेरै जसो है कार्यक्रमहरूमा पनि हामीले एकदमै साहित्यिक प्रकारले यो भाषाको प्रयोग भएको देख्छौँ किनभने हाम्रा नेपाली भाषीहरू है जुन प्रकारको अङ्ग्रेजी भाषालाई एकदमै अगाडि लिएर बोल्न खोज्छ तर पनि हाम्रा भाषा एकदमै जरुरी भएको कारणले गर्दाखेरि है कतिपय कार्यक्रमहरूमा कतिपय सांस्कृतिक परम्परा उत्सव मनाउन सम्मान गर्न आफ्नो भाषाको प्रयोग गरिरहेका हुन्छन् है जुन भाषा एकदमै मिठो र सरल विषय वस्तुलाई लिएर बोलिन्छ है जुन भाषाले गर्दाखेरि हामी सबैजना चिनिने गर्छौँ है हाम्रो नेपाली भाषा है जुन हामीभित्रै हाम्रो हरेक परम्परा हरेक जातिसँग जोडिएको छ है त्यही परम्परा अनुसार नै हामीले हाम्रो भाषा बोल्ने गर्छौँ त्यही परम्परा अनुसार हाम्रो हामीले हाम्रो साहित्यलाई पनि त्यस भाषामा सम्मान अथवा हामीले हाम्रो भाषालाई एकदमै ढङ्गपूर्वक हामीले प्रयोग गर्छौँ किनभने हाम्रो भाषा नै हाम्रो चिनारी हो है हाम्रो भाषा नै हाम्रो सिर हो र हाम्रो भाषा नै हाम्रो परिचय हो